मैले एमाजोनबाट एउटा जुत्ता मँगाएको थिएँ र त्यो जुत्ता चाहिँ मलाई एकदमै मनपऱ्यो अँ किनभने जस्तो मैले सोचेर देखेर मँगाएको थिएँ त्यस्तै नै आयो कलरहरू पनि राम्रै राम्रै आयो लेसहरू पनि मेरो त्यो जुत्ता लाउँदाखेरि नि एकदम मेरो खुट्टामा फिटिङ हुने जुत्ता आयो आयो र सोलहरू पनि हल्का त्यो लाएर हिँड्डुल गर्दाखेरि पनि लगाएको जस्तो फिलै नहु फिलै नहुने त्यो जुत्ता चाहिँ मलाई एकदमै मनपऱ्यो